हामीले घरमा पिउनुको लागि चाहिँ दुध भयो है मही दहीहरू चाहिँ गाईको दुधबाट बनाउँछौँ होइन अनि अब गरममा पिउनुको लागि कहिले कहिले होइन निम्बु निम्बु हुन्छ निम्बु काटेर निचोरेर होइन अलिकति नुन अनि चिनी लगाएर मिसाएर त्यसलाई पनि पिउँछौँ होइन अनि गरम महिनामा आँपहरू हुन्छ नि त्यसलाई हामीले सेकहरू पनि बनाएर मिक्सचरमा ग्राइन्डरहरू मतलब मजाले ग्राइन्ड गरेर त्यसको पनि सेकहरू पनि बनाउँछौँ होइन त्यस्तै हो